हेलो उयो कालिम्पोङ यहाँ टाउनदेखि माथि डेलोसम्म जानुलाई कति भाडा लाग्छ होला लानु त रिजर्भै भनेको तर अलिकति उयो गरिदिनुहोस् नि घटाइ दिनुहोस् नि हामी दुईजाना होइन मैले त सुनेको थिएँ दुई सौहरू हो भनेर होइन अलिकति तपाईँले उयो गरिदिनु भएको भए हुन्थ्यो नि नभए हामी दुईजानालाई ते त्यहीमाथि त हो पुराइ दिइहाल्नु भएको भए हुन्थ्यो नि छैन नि होइन अलिकति घटाइ दिनुहोस् नि त्यति त मिल्छ होला नि के टू ट्वेन्टीहरू होइन होइन टु ट्वेन्टी नै गरिदिनुहोस् नि हुन्छ त्यसो भए टू थर्टीमै गरिदिनुहोस् नि ल त्यसो भए तपाईँ वेट गर्नुहुन्छ नि है माथि अब रिजर्भको रिजर्भ लग्यो पछि त पिक पनि हुनुपर्ने तपाईँहरूकोमा ए अब पिकको लागि चाहिँ कति लाग्छ अन्त ए थ्री फिफ्टी त साह्रै अलिकति महँगो भयो त्यस्तो लाग्यो अलिकति घटाइ दिनु भएको भए हुन्थ्यो होइन टोटल तपाईँ थ्री हन्ड्रेड चाहिँ गरिदिनुहोस् नि अन्त होइन अब बुझ्नु त अब तपाईँ त बुझी नै रहेको छु कि अघि पनि मैले त्यति तिस रुपियाँ त ठिकै नै लाग्दै थियो तर अब त साह्रै भयो जस्तो लाग्यो बरु तिन सौ चाहिँ गरिदिनुहोस् नि छा अब ट्वेन्टी रुपिस त छोड दिनुहोस् नि आबो हामी दुईजाना मात्रै छु अलिक त्यति थ्री हन्ड्रेड त अलिक महँगो भयो पिक एन्ड ड्रपको लागि त्यति त गरिदिनुहोस् नि अब हामी टाइम त त्यस्तो लगाउँदैन हजर त्यसो भए लु थ्री फिफ्टी नै ए थ्री ट्वेन्टी नै गरिदिनुहोस् नि त्यसो भए ल हुन्छ थ्याङ्क यू